लकडाउनको टाइममा चाहिँ घरमै बस् बस्नुपरेकोले गर्दाखेरि मासुहरू पकाएर खानाहरू पकाएर पुरीहरू पकाउने ऊ योहरू पुरीहरू पकाएर सबैलाई खुवाउने गर्यौँ सबैजना बसेर बातचित मार्ने ज्यादा बातचित हुने हुन्थ्यो लकडाउनको टाइममा हामी घरमै बसेर खानाहरू पकाउनु सिक् सिक्यौँ खानाहरू बाँड्नु बसेर सबैलाई बोलाएर बातचित गर्थ्यौँ अनि त सब्जीहरू पकाएर सब्जीहरू पकाउनु सबै सिक्यौँ हामीले

मासुको मोमोहरू सुपहरू चाउमिनहरू मासुकै बनाएर खायौँ हामीले